हलो हजुर हजुर हो त ए यहाँनिर तपाईँको चिया पाउँछ कफी पाउँछ हो खाजा खाजा तपाईँको वाइवाइ हुन्छ म्यागी हुन्छ मोमो हुन्छ चाउमिन हुन्छ भेज तपाईँले चाहिँ के तपाईँ चाहिँ के लिनुहुन्छ सबै हुन्छ दुधको पनि हुन्छ ब्ल्याक पनि हुन्छ उयो चिया चिया पनि छ चिया चाहिँ टि पनि छ अन्त दुधको पनि छ नुनको चिनीको केको लिनुहुन्छ तपाईँको ए अँ खाजा पनि पाउँछ तपाईँ चियासँग बिस्किटहरू खानुहुन्छ भने पनि छ अन्त म्यागीहरू खानुहुन्छ भने त्यो पनि बनिन्छ यहाँनिर बन तर अलिकति टाइम लाग्छ तपाईँले एकैछिन पर्खिनु चाहिँ पर्छ नाइ अलिक टाइम लाग्छ बनिनुको लागि हामी यहाँनिर अलरेडी बनाएर राखेको हुँदैन हामी चाहिँ कस्टमरले एकदम फ्रेस ताजा ताजा दिने गर्छ त्यही भएर चाहिँ अलिकति टाइम चाहिँ लाग्छ तपाईँले वेट चाहिँ गर्नुपर्छ ए हवस् हवस् कतिवटा के के ए हजुर हजुर अन्त चिया कफी खानु हुँदैन बिल्किटहरू बिस्किटहरू पनि पाउँछ चियासँग बिल्कुट खाँदा पनि हुन्छ तपाईँहरू चाहिँ कतिजाना हुनुहुन्छ ए ल तिनवटा चिया ए हवस् हवस् हुन्छ हुन्छ हुन्छ